अब हामीले त आकाशमा जति बेला ताराहरू लागिरहेको हुन्छ झलमल्ल परिरहेको हुन्छ त्यति बेला हामीलाई एकदम हेर्ने हर्नु हेरौँ मन लाग्छ आकाशमा चम्किरहेको ताराहरू झिलिमिली देख्दा अनुभव गर्दै बसिरहन्छु यो तारा कुन तारा यो तिन तारा ध्रुवतारा अर्को कुन्नि के तारा भन्दै हामी आकाशमा तारा गन्दै बसिरहन्छौँ जति जति बेला हामी आकाशतिर हेर्छौँ जति बेला उज्यालो भएर ताराहरू तिरिरी भएको हुन्छ अनि जुन जुन लागेर उज्यालो भएर उज्यालो देखिरहेको हुन्छ त्यति बेला हामी एकदम बाटोमा बसेर साथीभाइहरूसँग गफ गर्दै जुन हेर्दै पनि गफ गर्दै बसिरहन्छौँ तराहरू हेर्दै गफ गरिरान्छौँ